हेलो नमस्ते हजुर हजुर ए हजुर त्यो एउटा स्कुलको हाम्रो के भन्छ स्पोर्ट्स डे छ कि त्यसको लागि चाहिँ सबै नानीहरूले पार्टिसिपेट गरोस् भन्ने हाम्रो एउटा यो के भन्छ हामीले चाहेको थियो त्यसले गर्दाखेरि तपाईँको नानीलाई पनि हामी स्पोर्ट्सहरू हाम्रो थुप्रो छ स्पोर्ट्सहरू जस्तै फुटबल भलिबलहरू भयो या इनडोर गेमहरू ब्याटमिन्टनहरू चेसहरू त्योहरू छ त्यसको हामीले स्कुलमा अँ स्पोर्ट्स डे राखेको छौँ त्यसले गर्दा तपाईँको नानीलाई पनि कुनै पनि यो एउटा स्पोर्ट्मा भाग लिनको लागि हामीले चाहेको थियौँ तपाईँको नानी तपाईँको नानीले कुन चाहिँ गेम्समा बेसी रुचि दिन्छ रुचाउँछ कुन चाहिँ गेम बेसी खेल्नु मन पराउँछ रनिङहरू गर्छ है घरमा गेम्सहरू खेल्छ ए हजुर हजुर त्यही त होइन नानीहरू सबैजनालाई नै हामीले पार्टिसिपेट गराउने भनेर सोचेको थियौँ कि यो अँ उयेसमा के भन्छ स्पोर्ट्स डेमा त्यसले गर्दाखेरि नि हुन्छ हजुर हजुर स्कुल हाम्रो स्कुलको त्यो स्पोर्ट्स युनिफर्म छ नि हौ त्यही लगाएर आउँदाखेरि हुन्छ या अरू गेम्सहरू फुटबल फुटबलहरू तिर पार्टिसिपेट गऱ्यो भने पनि फुटबलहरू खेल्यो भने पनि फुटबलको जर्सीहरू पनि स्कुलबाटै पाइहाल्छ हुन्छ अरू गेमहरूको लागि चाहिँ त्यो दिन चाहिँ स्कुलको स्पोर्ट्स युनिफर्ममा नै पठाउनुहोस् न हजुर ए फिफ्टिन्थ अगस्टको दिनमा हजुर फिफ्टिन अगस्टमा हाम्रो स्कुल कै स्कुल कै ग्राउन्डमा हजुर बिहान नौ बजी नौ बजी स्कुल टाइमिङमा नै आउँदा हुन्छ हुन्छ